म चाहिँ अब मेरो जीवनमा चाहिँ अब सबसेभन्दा महत्त्व चाहिँ अब मेरो पढाइ एजुकेसनलाई नै दिन्छु किनभने हामीलाई वी नो होइन एजुकेसन इज द मोस्ट पावरफुल वेपन थ्रु विच् वी क्यान चेन्ज द वर्ल्ड यसै कारणले गर्दाखेरि अब एजुकेसनले चाहिँ अब जे पनि हुन सक्छ होइन हामीहरूमा एजुकेसन छ भने चाहिँ अब हामीले जे पनि गर्न सक्छ त्यही भएर चाहिँ म एजुकेसनलाई नै एकदमै अब मेरो जीवनको होइन सबैभन्दा ठुलो बढी महत्त्व दिन चाहन्छु